यो बाहिरको तपाईँको बाहिरबाट आएर यहाँ धेरै लगानीहरू गर्दैछ जस्तै इन्डस्ट्रिज फ्याक्ट्रिजहरूमा चाहिँ लगानी गरेको कारणले गर्दाखेरि हाम्रो यहाँ बेकारी जति पनि मान्छेहरूलाई छ इम्लोयमेन्ट धेरै सल्ब हुँदैछ र उनीहरूलाई अहिले पैसाहरू पनि अब यो नेट ब्याङ्किङ भएको कारणले गर्दाखेरि धेरै सुविस्ता भएको छ अहिले फोनमार्फत् बाट पनि घरमै पेमेन्ट पाउने दिने गर्न सकिन्छ